हाम्रो चाहिँ यता टी गार्डेन हैन टी गार्डेनमा एकदम राम्रो भिउहरू आउँछ हैन धेरै राम्रो छ जग्गा पनि हैन र त्यहाँनेरि फोटो खिच्न एकदम राम्रो आउँछ एकदम नेचरल टाइपले आउँछ हैन अब हाम्रो यता चाहिँ छेउमा चाहिँ अब राइमाटिङ डिपु हो त्यहाँ राइमाटिङ डिपुमा पनि खिच्दा एकदम राम्रो भिउ आउँछ हैन त अब त्यहाँनेरि निरी त्यहाँनेरि धेरै टुरिस्टहरू पनि आउनुहुन्छ फोटो खिच्नु हैन हामी पनि जान्छौँ त्यहाँ फोटोहरू खिच्नु हैन धेरै राम्रो छ र अब त्यहाँ त पाहाडहरू पनि राम्र राम्ररी देख्छ हैन हो यो पाहाडहरूतिर फोटो खिच्नु सबलाई त मन पर्छ हैन धेरै एङ्गलबाट खिचेछ मैले झन् फोटोहरू हैन पाहाडहरूतिर हैन गाछहरूतिर फुलहरूतिर धेरै राम्रो छ हैन जग्गाहरू पनि र अब हामी यता पार्कहरूतिर पनि जाँदा हुन्छ तपाईँले फोटो खिच्नु एकदमै राम्रो आउँछ